गाउँमा मैदानहरू राम्रो हुँदैन सहर जस्तै आर्टिफिसियलहरू हुँदैन घाँसहरू पनि आर्टफिसियलहरू लगाएको हुन्छ र गाउँतिर त्यस्तो हुँदैन ढुङ्गा मुढामा हामी खेल्नु पर्छ र चोटहरू लाग्छ चोटहरू लाग्छ अनि त्यस्तो सहरहरूतिर खेल्दा त्यस्तो चोटहरू पनि लाग्दैन अनि गाउँमा त लड्दा खुनहरू निस्कन्छ मैदानहरू पनि सानो हुन्छ ठुलो ठुलो हुँदैन बलहरू पनि टाडा टाडा कटिन्छ र सहरको मैदानमा नेटहरू लगाएको हुन्छ र हाम्रो यो गाउँहरूको मैदानमा यस्तो नेटहरू लगाएको हुँदैन र अलिकति बल हिर्काउँदा पनि निकै टाडो कटिन्छ र त्यसलाई खोज्दा नै आधा बेला हुन्छ र टाइम पनि खान्छ अनि पानी पर्दा त हिलो भएको कारणले गोलीहरू खेल्न पनि सकिँदैन हिलो हुन्छ ग्राउन्डहरू